अब चाहिँ हामी बाइक चलाउन चाहिँ लङ टुरमा जान्छौँ साथीहरूसँग अनि बाइक चलाउन साथीहरूसँग जान्छु लङ टुरमा ग्याङ्हरू मिलाएर मलाई बाइकको सोक चाहिँ साथीहरूसँग घुमेर लागेको हो र अनि साथीहरूसँग अझ म घुम्नु जान्छु लङ टुरमा टुर अनि हामी सबजना साथीहरू पार्टी गर्ने छौँ सबजना साथीहरूसँग साथीहरूसँग चाहिँ साथी सबजना साथीहरू मिलेर लङ टुरमा जाने छौँ मैले बाइकिङ चाहिँ साथीहरूबाट सिकेको हो

बाइकिङ बाइकिङ गर्नु चाहिँ मजा लाग्छ मलाई त्यही लागि चाहिँ बाइकिङ गर्नु सिकेको हो मैले बाइकिङ गर्नु चाहिँ यस्तो हो कि मलाई मजा लाग्छ बाइकिङ गर्नु म साथी भाइ सबसँग जान्छु साथी मात्र त होइन साथी भाइसँग सबसँग जान्छु अनि बाइकिङ बाइकिङ चाहिँ मैले ब्लग्सहरू हेर्थ्यो यु ट्युब च्यानलमा ठुल्ठुलो दादाहरूले राम्रो राम्रो ब्लग्सहरू बनाउँथ्यो त्यही हेर्थ्यो त्यही हेर्थ्यो अनि त्यहीबाट सिकेको मैले ब्लग्स हेर्नु ब्लग्स युट्युबमा हेर्थ्यो युट्युबमा चाहिँ हेरेर सिकेको मैले बाइक चलाउनु ब्लग्स अब ठुलो भएर म पनि बाइकिङ गरेर ब्लग्स बनाउने छु अनि ब्लग्स चाहिँ म राम्ररी बनाउने छु ब्लग्स ब्लग्स ब्लग्स बनाएर चाहिँ ठुलो भए पछि म ब्लगर बनिन्छु म ब्लगर बनेर चाहिँ म पनि ठुलो भएर ब्लगर बनेर ब्लग्सहरू बनाउँछु त्यही हो ठुल्ठुलो युट्युबरहरूले बनाउँछ ब्लग्स युट्युबमा हेरेको छु युट्युबको नाम हो युके जिरो सेभेन राइडर उसको हेरेर मैले सिकेको हो ब्लग्स बाइकिङ गर्नु उही चाहिँ हो बाइकिङको बादशाह उहीबाट सिकेको मैले बाइकिङ ब्लग्सहरू बनाउनु अनि हाम्रो ब्लग्स बनाएर बाइकमा हिँड्ने छु साथी भाइहरू अब यस्तो एक दुई दिन बाद पनि जाने छु हामी ब्लग्स बनाउनु यता सिलगडीतिर जाने छु ब्लग्स बनाउनु बाइकमा हामी सबजना जाने छु ब्लग्स बनाउनु ब्लग्स अनि ब्लग्समा राम्रोसँगले मोबाइल पनि चाहिएको छ त्यो पनि अडर गर्छु राम्रो कम्पनीको बाट अनि म पनि ब्लग्स चाहिँ बनाउँछु बाइकमा बाइकिङ गर्नु चाहिँ यस्तो सोक हो कि फिलिङ्स चाहिँ एकदम भित्रबाट राम्रो लाग्छ त्यही लागि चाहिँ बाइकिङ गरेको मैले पनि फिलिङ राम्रो आउँछ मिनिङ त्यही हो कि फिलिङ राम्रो आउँछ मलाई बाइकमा चलाउँदाखेरि अझ गर्मीहरूमा पनि बाइक चलायो भने हावा पनि आउँछ मेरो बाइकको ड्रिम चाहिँ हो आर वान फिफ्टिन भर्जन फोर त्यही हो मेरो ड्रिम चाहिँ त्यही हो सबैले सुन्नु भयो होला अनि म चाहिँ ठुलो भएर यो चाहिँ ब्लगर बनिन्छु म ठुलो भएर अनि ब्लगर हुने र चाहिँ म पनि युट्युबमै छोड्छु च्यानलहरू लाइक गरिदिनु होला

ब्लग्स चाहिँ युट्युबबाट च्यानल खोल्छु एउटा अनि त्यसमै बनाउँछु ब्लग्सहरू अनि साथी भाइहरूसँग जान्छु ब्लग्स बनाउनु यस्तरी सिलिगडी दार्जिलिङ त्यतातिर जान्छु साथी भाइहरूसँग अनि मलाई बाइकिङको सोक सानोदेखिकै थियो बाइक गर बाइक चलाउनु घुमी हिँड्नु डुल्नु अब चाहिँ म ठुलो भएर चाहिँ ब्लग्स बनाउँछु अनि ब्लग्स यस्तो बनाउछु ठुलो भएर म पनि बनाउछु ब्लग्स अनि ठुलो भएर चाहिँ ब्लग्स बनाएर चाहिँ ब्लगर बनिन्छु ठुलो भएर